हजुर हजुर सुन्दैछु हजुर हो त मेरोमा अहिले आँप छ आँप खाने हो भने अङ्गुर छ एप्पल छ कुन चाहिँ चाहिँ खाने कुन चाहिँ चाहिँ लाने

ए अँ अहिले एभाइलेबल त छैन कि यसो म नोट गरेर फेरि मगाइदिन्छु नि त भोलिसम्ममा आइपुग्छ अँ अँ

हुन्छ हुन्छ हुन्छ